होइन कि तपाईँकोबाट मैले अस्ति मैले छाता किनेको थिएँ कि छाता चाहिँ लु दुई दिनमा ओड्दाखेरि चाहिँ तारहरू निस्किएर घरि छेँडहरू परेर फाटेर होइन त सर यस्तो मजाले छाता किनेको तपाईँले त्यो छाताको दाम कति भन्नुभयो तिन सौ पाँच सौ भन्नुभएको थियो मैले घटाएर अब तिन सौमा लिएको अब हेर्नुहोस् पाँच दाम परेको जस्तो त काम दिनुपर्यो नि त त्यो छाताले पनि होइन एक दिन ओढेको दुई दिन ओढेको त लु तारहरू निस्किएर फाटेर छेँड परेर हेन्डलहरू त्यस्तो कहाँ हो त अन्त आफ्नो पैसा हालेको जति त पाउनुपर्यो नि अब होइन कि होइन भन्नु न अँ तपाईँले भन्नुभयो छाता एकदम दामी क्वालिटीको फाट्दैन पनि तारहरू निस्किँदैन तपाईँ अरू छाता जस्तो होइन होइन राम्रो छाता कम्पनी पनि दामी हो भन्छ तर त्यो थिएन त राम्रो छेँडहरू परिहाल्दो रहेछ दुई दिनमा तपाईँको त छातामा अबदेखि त तपाईँकोमा आउँदै आउँदिनँ नि दा साथीहरूलाई पनि नजा त्यहाँ जोत्छ त्यो अङ्कलले भनिदिन्छु म ल